हाम्रो भारतको शिक्षा प्रणाली है धेरै बेसी राम्रो वा धेरै नराम्रो पनि छैन किनभने जुन चाहिँ यो शिक्षा प्रणालीबाट जो जो मान्छे परिआएर गएको छ उनीहरू पनि केही समयमा धेरै ठुल्ठुला मान्छेहरू भइसकेका छन् यही प्रणालीबाट धेरै विश्वमा नाम अर्जित गरेको छ यही शिक्षा प्रणालीबाट तर मलाई लाग्छ कि यो शिक्षा प्रणाली अलिकति पुरानो हुँदै गयो अब आउँदो भविष्यमा चाहिँ यो धेरै पुरानो हुँदै जान्छ अनि यसलाई यो समयको साथ परिवर्तन हुनुपर्ने मलाई लाग्छ कि त्यो चाहिँ धेरै महत्त्वपूर्ण छ हाम्रो भारतीय शिक्षा प्रणालीलाई अरू प्र प्रणालीहरूभन्दा राम्रो छ तर आउँदो भविष्यमा चाहिँ अलिकति परिवर्तन हुँदै गए राम्रो हुनेछ